मेरो मेरो गाउँ धोबी धारा भालुखोप मैले मेरो गाउँको बारेमा केही इतिहास सुनेकोहरू कि हाम्रो गाउँमा पहिला एउटा धारा थियो आहिले पनि छ त्यो धारा त्यो धारामा चाहिँ पहिला भूतहरू लाग्थे अनि त्यस्तो त्यस्तो केही कथाहरू सुनेको थिएँ मैले अनि हाम्रो गाउँको केटाहरू एकदमै पहिला चाहिँ गुन्डाहरू एकदमै बदमास बदमास खालको केटाहरू थियो अरे अनि एकदमै हाम्रो गाउँको केटाहरूसँग सबै एकदमै डराउने गर्थ्यो अरे मान्छे डल्लै कालिम्पोङको मान्छे धोबी धारा भनेपछि सबैजाना डराउने थिए अरे हाम्रो गाउँ हाम्रो गाउँ चाहिँ अनि हाम्रो गाउँ चाहिँ पहिला एकदमै बेसी घरहरू पनि नभएको बेसी मान्छेहरूले पनि नचिन्ने खालको थियो अरे एउटा समयमा चाहिँ अनि अहिले त्यो एकदमै निकै फैलिएर गएको छ पहिला चाहिँ हाम्रो गाउँमा एकदमै कम्ती घरहरू अनि मानिसहरू पनि एकदमै कम्ती थियो अरे